भारतीय यातायात प्रणाली अहिले जनसङ्ख्याको हिसाबमा अहिले सकारात्मक छ एकदम राम्रो छ भन्न मिल्दैन तर अहिले जति पनि यातायात प्रणालीहरू देशले प्रयोगमा ल्याए को छन् त्यही प्रकारले असलै छ भारतीय यातायातको विषयमा सबैभन्दा यहाँ महत्त्वपूर्ण आजकल मतलब महत्त्वपूर्ण रहेको छ रेल रेल रेल सेवा कस्तो छ भने सायद यो विश्वमै एउटा सबैभन्दा ठुलो रेल सेवा होला देशको उत्तर पूर्विदेखि दक्षिणसम्म पूर्वदेखि पश्चिमसम्म गएको देशको कुनाकुना ठाउँ जहाँ जहाँ इस्टेसन छ त्यहाँसम्म पुग्न सकेको छ यो रेल यात्राले मानिसहरूलाई एकदमै सहज बनाएको छ विशेष गरि मध्य वर्गीय मानिसहरूलाई आम नागरिकहरूलाई जसलाई चाहिँ अब हवाई यात्राहरू भन्ने एकदम महँगो पर्छ जहाँ चाहिँ हवाई यात्रा या भनौँ यो गाडीहरू जानु सक्दैन उनीहरूको लागि यो रेल यात्रा एकदमै राम्रो छ सस्तो पनि छ एकदम सुविधाजनक पनि छ तर यो रेल यात्रामा हेया यो रेल यात्रीहरू जति राम्रो सेवा पुरौउँदछ त्यतिको चाहिँ अझै नपुगने ठाउँमा पनि इस्टेसनहरू या उनीहरूको लागि एउटा व्यवस्था हुनु पाए एकदमै राम्रो हुने थियो त्यस त्यसो गर्दाखेरि देश सम्पूर्ण देशलाई रेल यात्राले नै जोड्ने सक्छ भन्ने मलाई लाग्छ यसौ कारण यो देशको यो रेल मन्त्रालयले यसमा ध्यान दिए अझ राम्रो हुन्छ यसै गरी पनि यो यातायातको सामान गाडीहरू वाहनहरूको बिषयमा भन्नु पर्दाखेरि अहिले कम्पनीहरूले थुप्रो गाडीहरूको व्यवस्था निकालेको छ बजारमा है तर त्यो अनुसार यहाँ भने पक्का सडक भने छैन गाडीहरू वाहनहरू त्यहाँसम्म पुग्नु सकेको छैन ए चुनौती चाहिँ मान्छेहरूलाई के छ यहाँ पक्का सडक यहाँ घुम फिराउ भएको ठाउँहरू जहाँ चाहिँ यो वाहनहरू सजिलै सँग जानु सक्दैन त्यसमा सरकारले यो बाटोहरूलाई अलिकति सुचारु रूपले अलिक फराकिलो अलिक बलियो खालको बाटो बनाइदिए भने यो यात्रा यात्रा चाहिँ एकदमै सजिलो भएर जान्छ अनि विशेष गरी भन्न पर्दाखेरि यो बाटोघाटो जति पनि केन्द्र सरकारले नि निर्माण गरेको छ त्यसले अझै गाउँहरूलाई जोड्न सके एकदमै राम्रो हुन्छ मानिसहरूमा यात्रा गर्दाखेरि समयको बचत अनि विशेष गरी उनीहरूको आर्थिक स्थितिमा पनि सुधार आउँछ भन्ने मलाई लाग्छ